मेरो सबभन्दा यादगार नृत्य भन्नुपर्दाखेरि चाहिँ पोहोरको साल मैले माध्यमिक दिएर त्योपछि चाहिँ एउटा एन्युवल एन्युवल फङ्सनमा चाहिँ हामीले नृत्य नृत्य गरेको थियौँ त्यसमा चाहिँ म हामीले मारुनी गरेको थियौँ अनि मारुनीमा चाहिँ लहनाले भन्ने गीतमा हामी नाचेको थियौँ अनि त्यसमा चाहिँ अब सबैजना म जुन चाहिँ स्कुलमा पढ्छु त्यो स्कुल चाहिँ त्यो स्कुलमा चाहिँ सबैजना केटी केटी भएको कारणले केटाहरू नभएको कारणलेखेरि मादले बनाउँदाखेरि चाहिँ साह्रै साह्रै अब त्यो काजलले बनाउँदाखेरि घरि यता कोरिएर उता कोरेर नमिलेर हामीलाई बनाउनै नआउँदाखेरि हामी मरी मरी हाँस्दै जिस्किँदै तयार भएको याद आउँछ मलाई त्यो चाहिँ मेरो यादगार एउटा पल थियो अनि त्यसमा चाहिँ त्यो दिन चाहिँ त्यो दिन चाहिँ सबैजनाले अब हामीलाई हामीले राम्रो गर्यो भनेर हामीलाई क्रेडिट पनि दिनुभएको थियो अनि त्यसमा भन्नुपर्दाखेरि चाहिँ सबैभन्दा सबैभन्दा यादगार पल चाहिँ टेनसम्म चाहिँ सबैजना साथीहरू छुटिएको हुँदैन त्यतिखेर चाहिँ सबैजना थियो अब अहिले इलेभेन ट्वेल्भमा चाहिँ अबको कुन चाहिँ स्कुल कुन चाहिँ स्कुल अरू स्कुलहरू जान जान जाने हुन्छ कतिजना कोही चाहिँ त्यहीँ पढ्ने हुन्छ अनि त्यसमा हामी साथीहरूको अब कतिवटा याद यादहरू छ अनि त्यसै कारण चाहिँ त्यो दिन चाहिँ म म भन्छु कि त्यो त्यो पलहरू कहिले आउँदैन फर्केर आउँदैन रहेछ क्या हो अब जति ठुलो हुँदै गयो त्यति नै त्यति नै भार बढ्दै जाँदोरहेछ अनि अरू अरू साथीहरू भेट्छ हामीले त्यही साथीहरू यस्तै राम्रो साथीहरू मिल्ने साथीहरू हामीले पाउँदैनौँ भन्छु अनि त्योभन्दा पनि त्यो भन्दा पनि पोहोरको सालै हामीले यहाँ दुर्गापूजा हुँदाखेरि म त्यसमा पनि नाचेको थिएँ नृत्य गरेको थिएँ त्यसमा चाहिँ मैले नृत्य गर्दा गाउँभरिको सबैजना मान्छे आउनुभएको थियो त्यहाँ पनि मलाई पुरा रुचाउनुभएको थियो अनि त्यसमा त्यो त्यो नृत्य गर्दाखेरि चाहिँ सबैजनाले मलाई त्यसमा म फर्स्ट फर्स्ट पनि भएको थिएँ त्यो कम्पिटिसन थियो त्यसमा म फर्स्ट भएर मैले प्राइज पनि पाएको थिएँ अन्त त्यहाँदेखि मैले मैले पैसा पनि पाएँ त्यसमा अनि सबैजनाले त्यहाँ नाचेको त्यहाँ नृत्य गरेको देखेर सबैले रुचाउनुभएर अहिले मलाई जहाँ पनि केही हुँदाखेरि मलाई बोलाएर बोलाउने गर्नुहुन्छ बोलाउने गर्नुहुन्छ अनि त्यहाँदेखि मलाई त्यो देखेर साह्रै खुसी लाग्छ ला